म चाहिँ यसरी यात्रामा जानु पाएको भए बेसी टाढो त होइन म यता छेउछाउ सिक्किममै जाने थिएँ र सिक्किम चाहिँ म किन जाने थिएँ भन्दाखेरि त्यहाँको हरियाली त्यहाँको जुन चाहिँ वातावरण रमाइलोपन मलाई खुबै मनपर्छ र त्यहाँको जुन चाहिँ वेदर छ मौसम धेरै राम्रो हुन्छ र त्यहाँनिर स्वच्छ हावा स्वच्छ पानी खोला नाला भिर पाख् भिर पहराको हामी आनन्द लिन सक्छौँ साथै त्यहाँको खानपिन धेरै शुद्ध अथवा अर्ग्यानिक हुन्छ बारीमै रोपेको साग बिरुवा लगाएको त्यही भएर म चाहिँ घुम्न पाएको भए सिक्किमै जाने थिएँ